हेलो हो त ए हो र के भयो क के के आउनुभयो ए होइन त्यो के भएर त्यस्तो हुन्छ कि फोरेको मिस्टेकले गएको हुन्छ नि त अर्को जग्गातिर सामान हो अनि रिप्लेसमेन्टको त्यो एपमा अप्सन हुन्छ नि त्यो रिप्लेसमेन्ट पनि गर्दा हुन्छ नि ए हुन्छ नि त्यो मिस्टेकले परेको हुन्छ त कोही कोही बेला कति कति बेला अँ हुन्छ नि अब त्यो कोही बेला अब कसैको यस्तो मिस्टेकले पसेको हुन्छ नि त हो त्यस्तो हो त्यति बेला चाहिँ अनि मिस्टेकले परेको भएर चाहिँ हुन्छ कि अब कोही बेला अब मतलब ढिलो हुन्छ कि त्यही भएर फोरेकोहरू कतै कतै पुएको हुन्छ नि त मिस्टेकले त्यही भएर अब त्यहाँ एपमा जानु त्यहाँबाट एपबाट चाहिँ तपाईँहरू के अरे रिप्लेसमेन्टको अप्सन हुन्छ हो अनि रिप्लेसमेन्टको चाहिँ त्यो अप्सनमा दाब्नुहोस् त्यहाँदेखि अप्सन अप्सनमा पसेर चाहिँ त्यहाँनिरबाट रिप्लेसमेन्ट गर्दा हुन्छ नि त्यो हो रिप्लेसमेन्ट भएपछि चाहिँ अनि तपाईँको एकाउन्टमा पैसा पस्छ नि ए ल ल हुन्छ